चालक महोदय अब हामी सिक्किम त जाने भयो होइन तपाईंँले कुरा त ठिकै गर्नु भयो भाडा पनि तिरौँला तर कति चाहिँ तिर्न पर्ने हो र नगद पनि तिर्न मिल्छ कि कि उसो खुजरा मात्रै पैसा दिनु हो कि अनलाइ पेमेन्ट गर्न मिल्ला कसो गर्नु पर्ने हो लु भन्नुहोस् त अनि जानु पनि कतिसम्म सवारीमा जानु पर्ने हो कि केमा जानु पर्ने हो र त्यो सँगसँगै जाँदा आउँदा कति लाग्ला होइन गएको आएको मिलाएर पाँच हजारसम्ममा पुग्ला भन्नुहोस् त लु